र हाम्रो यतातिर फलफुलहरू र चियाको गाछहरूको धेरै धेरै मान्छेहरूले रोप्नुहुन्छ किनकि अब फलहरू फुलहरू खानको लागि पनि हुन्छ बेच्नको लागि पनि हुन्छ र फुलहरूले घरहरू पनि मजाको सजिएको देख्छ र बाहिरको मान्छेहरूले पनि कत्ति राम्ररी कस्तो राम्रो देखिएको रहेछ भन्नुहुन्छ अनि अब फल फलहरू रोपेर त्यही हुन्छ अब बेच्नको लागि पनि हुन्छ अन्त खानको लागि पनि हुन्छ र हाम्रो यतातिर चियाको गाछहरू पाइन्छ किनकि चियाको गाछले गर्दाखेरि चाहिँ चियाको रङ पाइन्छ चिया चिया हाम्रोतिर धेरै धेरैजनाले खानुहुन्छ र बेच्नुलाई पनि हुन्छ र अनि त्यहाँदेखिको फलहरू भयो अब जस्तो कि हाम्रो यतातिर केराहरू आँपहरू धेरै धेरैतिर चाहिँ आँप र केराहरू हुन्छ र अनि त्यहाँदेखिको फुलहरू पाइन्छ यता अन्त फुलहरू पाइन्छ र यतातिर धेरै प्रकारको फुलहरू हुन्छ अनि त्यहाँदेखिको फुलहरूले गर्दाखेरि एकदम राम्रो सजाएको देख्छ अनि त्यहाँदेखिको अब फलहरू भयो जस्तै कि हाम्रो यतातिर फलहरू फुलहरू जस्तो कि फुल ता अब धेरै धेरैजनाले मनपराउँछ र गार्डेनिङ गर्नु सब सबैजनालाई मनपर्छ अनि त्यहाँदेखिको फलहरू थुप्रैजनाले खान्छ र के भन्छ खानको लागि नि हुन्छ अन्त बिक्री गर्नुको लागि पनि हुन्छ अनि त्यहाँदेखिको सब्जीहरू भयो जस्तो कि आलुहरू सबै कुरो हाम्रो यतातिर बेसी जस्तो रोपे रोपेकै हुन्छ घरतिर हाम्रो यतातिर सबैजना फार्मर फार्मारिङहरू हुन्छ अनि त्यहाँदेखिको सबैजनाले त्यस्तो गर्नुहुन्छ र आलुहरू सबै कुरो यतातिर पाइन्छ र फुलहरू त झन् यस्तो राम्रो राम्रो हुन्छ कि घरहरू पनि कस्तो दामी देख्छ कि मान्छेहरू आउँदाखेरि नि हे भगवान यस्तो राम्रो घर भनेर सबैजना छक्कै पर्ने खाले हुन्छ अनि त्यहाँदेखिको फलहरू चाहिँ केरा आमहरू अनि त्यहाँदेखिको पापायाहरू सबै थुप्रै थुप्रै हुन्छ अनि त्यहाँदेखिको थुप्रै तरिकाको अब फलफुलहरू पाइन्छ हाम्रो यतातिर र सब्जीहरू पनि एकदम राम्रो राम्रो पाइन्छ र हाम्रो यतातिर बजारहरू पनि लाग्छ अनि त्यहाँदेखिको त्यहाँ गएर मान्छेहरूले बेच्छ अनि त्यहाँदेखिको नाफा पनि हुन्छ एकदम राम्रो छ हाम्रो यतातिरको अगर कसैलाई पुगेको छैन भने सेयर पनि गरेर खानुहुन्छ यताकोहरूले र हुन्छ थ्याङ्क्यु